मलाई गाउँ घरको अब उयो गर्नु भन्दा चाहिँ मानिसहरू भन्दा चाहिँ अब भेल्यु हुँदैन गाउँ घरको मान्छेको चाहिँ भेल्यु नै हुँदैन त्यस्तो साह्रो हो अन्त जहाँनेर उयो अब सहरतिर गयो भने चाहिँ अब पुरा अब एकदम राम्रो हुन्छ उयो धनी हुन्छ उनीहरू गाउँ घरको मान्छे चाहिँ अब गरिब हुन्छ उनीहरू अब त्यही भएर बेसी भेल्यु दिन्छ के अब उनीहरूको सहरको मान्छेहरू धनी हुन्छ प्रायः अब गाउँ घरको मानिस जस्तो हुँदैन अन्त त्यही भएर चाहिँ अब त्यही भएर भेल्यु बेसी दिन्छ क्या हो